र अब गाउँमा यो साग सब्जी लगाउने जग्गाहरू फुलहरू लगाउने जग्गाहरू बनाउनमा त धेरै नै सहायता गरिएको छ र गाउँमा कतिजानाले जान्दैनन् पनि तिनीहरोलाई अब आफूले जानेको कुरो चाहिँ गोएर सिकाउने गर्छौँ साग सब्जी यसरी लाउनु पर्छ यसरी यत्रो जग्गा जमिन चाहिन्छ यसरी यो रोप्दा यो सिजनमा रोप्नु पर्छ भन्ने कुरोहरू चाहिँ त्यो चाहिँ हामी गएर सिकाउँछौँ